घरमा खाना पकाउनु जुन चाहिँ ग्यास हुन्छ त्यसलाई च चलाउँदाखेरिको सावधानी चाहिँ कस्तो पाराले भनेदेखि के भन्छ त्यसको रेगुलेटर हुन्छ रेगुलेटरबाट कस्तो कन्डिसनमा छ त्यो ठिकसित लागेको छ कि छैन पाइपहरू पुरानो भएर फाटेको छ भने त्यसलाई फेर्नुपर्यो नयाँ लगाउनुपर्यो बर्नरहरू ठिकसँग सफा गर्नुपर्यो बेलुका चलाइसकेर पनि त्यसलाई के भन्छु म बन्द गरेर रेगुलेटरमा अन् अफ् त्यो स्विच हुन्छ त्यसलाई बन्द गर्नुपर्यो बिहान चलाएर बिहान उठेर जुन चाहिँ चलाउँछ त्यति बेला ग्यास लिक छ भने पहिला खिड्कीहरू खोल्नुपर्यो बत्तीहरू बाल्नुभएन बत्तीहरू बाल्यो भने त्यसमा आगो लाग्ने डर हुन्छ यदि अब त्यस्तो ग्यास लिक भइरहेको छ भने अ अफ् गरेर रेगुलेटरहरू निकालेर यसलाई राख्नुपर्यो यसलाई कहाँबाट लिक हुँदैछ चेक गर्नुपर्यो यदि सकिएन भने हाम्रो त्यो जुन चाहिँ ग्यासको एउटा सहायता नम्बर हुन्छ अब त्यसमा अलिकति जान्ने मान्छेलाई बोलाउनुपर्यो फोन गरेर र हामीले जथाभावी यो सेलेन्डरलाई नजानी जानिएन भने चाहिँ हात हाल्नुभएन र खोल्नुभएन यो जुन चाहिँ यसको जो उयोहरूलाई साह्रै खोलेर चलाउनुभएन र जान्ने मान्छेलाई नै बोलाउनुपर्यो यसको लागि चाहिँ